खै नाति बिहानदेखि घरमा पनि आएको छैन फुत्तै निस्केर गयो खै नाति नातिकोमा यसो खर्च छ भने चाहिँ यसो अब अब बिहान बेलुका अब काम गरेर हत्तु हुन्छ यसो अब बसिबियाँलो त गर्नु पऱ्यो टिभी यसो हेरेर ल्याइदिनु नि हौ नानी

अब थाक्छ गल्छ अब यसो हात खुट्टा धोइवरीकन यसो बेञ्चीमा बसेर त टिभी त हेर्नु पऱ्यो हो कति अँ कति कति इन्चीको चाहिँ मलाई त अब अलिक अब नातिकोमा खर्च पुग्यो भने यसो अब चाहियो भने त सत्र इन्चीको चाहिएको छ नि ठुलै अलिक ठुलै अँ सत्र इन्चीको चाहिँ कति पर्ला अब अँ ल अब मलाई भोलि यसो खर्च पुग्यो भने यसो अब अँ भोलि नै लु

कति कहाँ कति कति हजार पर्ला

चौध पन्ध्र हजार त पर्छ होला नि है पर्छ नि भाडासाडा जोड्दा ओर्दा अँ

छिटो आउनु कि आइवरि अब यसो सरसल्लाह बाजे नाति बोजू बसेर यसो अब सरसल्लाह गरेर कति लाग्छ यसो अब कालिम्पोङ बजारमा गएर

ल्याउँला अब मिलाएर पनि यसो मिलाएर पनि ल्याउनु है नाति हुन्छ हुन्छ ल छिट्टो गरेर